मलाई मोहित पार्ने धर्म चाहिँ अब बुद्धिजम हो बौद्ध धर्म हो र मैले धर्मबाट सिक्नु भनेको चाहिँ शान्ति सिकेको चाहिँ अब शान्ति सिकेको छु प्रेम सिकेको छु अरूलाई बुझ्न सिकेको छु र मेरो धर्म अरू धर्मबाट हामले मनाउने चाड चाहिँ अब तपाईँको क्रिसमसहरू छ अन्त होलीहरू छ त्यति नै हो